दार्जिलिङ प्राकृतिक सौन्दर्यमा त उहिलेदेखि नै अब्बलै छ तर पनि पर्यटकहरूलाई हाम्रो स्थलमा एउटा आकर्षित गर्नका लागि चाहिँ मलाई लाग्छ हाम्रो सार्वजानिक यातायातमा चाहिँ बद्लाव ल्याउनु पर्छ किनभने सायद यो पाहाड भएर पनि होला हाम्रो सडकहरू एकदम साँघुरो हुन्छ र यसलाई अलिकति चौडाइकरण गरेर यसलाई यहाँ हाम्रो पार्किङ लजहरूमा अलिकति जग्गाहरू बढाइदिएर है अनि त्यस्तो गऱ्यो भने चाहिँ मलाई लाग्छ कि अलिक पर्यटकहरूलाई अलिक सुविधा हुन्छ आउनु जानुमा अन्त दोस्रो कुरा चाहिँ सफाइकरण जब पर्यटकहरू आउने गर्छन् तब पर्यटकहरूसँगै फोहोर मैला पनि जमिने गर्छ र त्यो यसको चाहिँ यो मैलाहरूलाई सफाइ सफाइकरणमा चाहिँ अलिकति ध्यान दियौँ भने हाम्रो पर्यटक स्थल अब्बल नम्बरमै आउने आउनेछ